गभर्मेन्ट जबमा चाहिँ अब फ्यासिलिटी छ नानीहरूलाई बुढीहरूलाई जस्तै यो आर्मीमा आर्मीको अब नानीहरूले आर्मीको नानीहरूले उनीहरूले वर्षमा ट्वेन्टी फाइभ थाउजनहरू पाउँछ होइन उनीहरूको अब एउटा क्यान्टिन कार्डहरू हुन्छ त्यो क्यान्टिन कार्डमा चाहिँ उनीहरूले अब जस्तै अब बाहिर बिस्किट तिस रुपियाँ छ अरे क्यान्टिनमा पन्ध्र रुपियाँहरू त्यस्तो बेनिफिटहरू पाउँछ अनि उनीहरूले मेडिकल फ्यासिलिटिस जति पनि उनीहरूले अब एउटा बिमार भयो भने त्यो बिमारमा उनीहरूले अब डक्टर हस्पिटल ठुल्ठुलो हस्पिटलमा देखायो भने पनि उनीहरूलाई अब कम्ती लिन्छ कम्ती भन्दा पनि अब सबै आर्मीले हेर्छ अनि त्यहाँदेखि अब अरू के छ भन्दा आफ्नो कोटा अब जस्तै मेरो बाबु आर्मीमा छ भने मैले एउटा आधी कोटा पाउँछु होइन अब अलिकति रिजर्भेसन हुन्छ त्यहाँदेखिन मेडिकल फ्यासलिटी हुन्छ ट्राभल गर्ने फ्यासिलिटी हुन्छ अन्त त्यत्ति हो अन्त अरू यता वेस्ट बेङ्गाल अरू चारै सबैतिर हेऱ्यो भने गभर्मेन्टले चाहिँ तपाईँहरू ट्राभलहरू बसहरूबाट गर्छ गऱ्यो भने होइन या त लोकल ट्रेनहरूबाट गऱ्यो भने चाहिँ लेडिसको सिट अलग्गै हुन्छ त्यो सिटमा तपाईँ लेडिसहरूलाई सेफ्टी हुन्छ फेरि एउटा गभर्मेन्टले वेस्ट बेङ्गाल गभर्मेन्टले ट्रेनमा ओन्ली फर् लेडिसको लागि मात्रै एउटा डिब्बा खोलेको छ होइन त्यस माथि चाहिँ अब सेफ्टी होस् केटीहरूलाई पनि भनेर चाहिँ एउटा ट्रेनमा चाहिँ एउटा अलग्गै डिब्बा चाहिँ केटीहरूलाई मात्रै ट्राभल गर्ने उनीहरूलाई फ्यासिलिटी दिएको छ